म राम्रो तस्विर खिच्नलाई बेसी जस्तो म नेचर प्रिफर गर्छु किनकि जुन चाहिँ हाम्रो मदर नेचर छ जुन चाहिँ हाम्रो प्रकृति छ एकदमै राम्रो छ र एकदमै हरियाली वन जङ्गल जुन छ त्यहाँ पनि एकदमै फोटो खिच्नु मन लाग्छ